पाँच स्मरणीय मितिहरू यस प्रकार रहेका छन् पन्ध्र अगस्त उन्नाइस सय सैँतालिस बिस अगस्त उन्नाइस सय ब्यानब्बे दुई अक्टोबर अठार सय उनहत्तर आठ मार्च उन्नाइस सय पचहत्तर र बिस जनवरी उन्नाइस सय पचास